हेलो ए हजुर हो त म यता जङ्गसनबाट ड्राइभर बोलेको त ए हजुर भाइ त्यस्तो डर त छैन कि साह्रै त हुनु चाहिँ पानी चाहिँ पर्दैछ बिहानदेखि नै म डाउन म डाउन आउँदाखेरि पनि पुरै पानी परिरहेको थियो हो अन्त तपाईँको त्यस्तो पहिरो जाने डर त छैन तर त्यो जुन बाटोमा भल कुद्नाले गर्दाखेरि चाहिँ धेरै नै ट्राफिक जामको समस्या छ भाइ स्पेसली यो खरसाङ भन्ने जग्गामा क्या पुरै त्यो बाटो पनि सानो त्यो ड्रेनहरू पनि नभएर होला पानीहरू पुरै बगिरहेको माथिबाट हो अन्त त्यसले गर्दाखेरि चाहिँ तपाईँको अरू बेला तपाईँलाई कति दुई घन्टा लाग्छ दुई घन्टा दार्जिलिङ पुग्नु लाग्छ भनेदेखि अहिले तपाईँको चार घन्टा पक्रिनुहोस् हजुर त्यही जामले गर्दाखेरि तपाईँलाई चार घन्टा चाहिँ लाग्छ अहिले हजुर ल्यान्डस्लाइड त यताको बाटोमा तपाईँलाई डर हुँदैन किनभने हामी यो तपाईँको गाडीधुरा हुँदै हुँदै रोहिणीको बाटो रोहिणीको बाटो जान्छौँ नि त गाडीधुराको बाटो जाँदैनौँ अन्त त्यो रोहिणीको बाटो जानाले गर्दाखेरि रोड पनि ठुलो छ त्यस्तो डर त हुँदैन तपाईँको यता मिरिकमा चाहिँ हुन्छ तपाईँको डर मिरिकमा चाहिँ अहिले पनि तपाईँको पहिरो गएर रोडहरू ब्लक भइरहेको छ अरे हो अन्त हाम्रो हजुर हाम्रो यहाँ मिरिकको ड्राइभरहरू पनि आएको छैन आज त्यही उसले गर्दा होला ब्लक भएरै होला कि तपाईँको दार्जिलिङको प्रब्लम त केही छैन त्यही हो तपाईँको अलिकति ट्राफिक जाम चाहिँ हुन्छ तपाईँ आउनुहुन्छ ए फर्किनु पनि आजै फर्किनु हुन्छ हजुर फर्किनु चाहिँ तपाईँलाई अलिकति समस्या हुन्छ तपाईँको पाउनु त पाउनुहुन्छ तपाईँको डाउन आउने गाडीहरू थुप्रो हुन्छ हो हजुर एकजना ड्राइभर एकजना ड्राइभर त छ ऊ आउँछ हो ऊ सिलगढीकै हो सिलगढीमै आउँछ उसको घर हो तपाईँको तपाईँ छ बजीतिर माथि स्ट्यान्डमा आउनुभयो भने चाहिँ तपाईँले पाउनुहुन्छ तपाईँ छ बजी छ बजीभन्दा अलिक अगाडि आउनुहोस् न पाँच दस मिनट अगाडि आउनुहोस् है अहिले तपाईँ अहिले म तपाईँको जङ्गसन यता त्यो तेन्जिङ नोर्गे बसबाट स्ट्यान्डबाट भित्र आउनुहोस् न देखिहाल्नु हुन्छ तपाईँको तपाईँको तपाईँ मेरो गाडी यहाँबाट एक्जेक्टली एघार साढे एघारमा हिँड्छ हो तपाईँ यहाँनिर तपाईँ एघार बजी नभए एघार पन्ध्रसम्ममा चाहिँ आइपुग्नु होस् न आएर चाहिँ मलाई मलाई एकपल्ट फोन गर्नुहोस् न ल आएऱ हुन्छ हुन्छ तपाईँको लागि म सिट पनि राखिदिई राख्छु नि हुन्छ हुन्छ आउनुहोस् न हुन्छ हुन्छ